म बिरुवाहरू उमार्नुको लागि जङ्गली मल पनि युज गर्छु अनि घरमा बनाएको प्याज लसुनको छिल्काहरू त्यसमा डब्बामा हालेर नमकहरू हालेर त्यसलाई पास गरेर पन्ध्र दिन राखेर त्यो मलहरू पनि म बिरुवामा हालिदिन्छु फेरि गाईको मलहरू पनि युज गरिदिन्छु तपाईँहरूले के कसो गर्नुहुन्छ म त त्यसरी बनाउँछु उमार्छु आफ्नै घरको आफ्नै घरको मलहरू बनाएर पनि म बिरुवाहरू उमार्छु सबै मलहरू बनाइदिन्छु प्याज लसुनको छिल्का अदरकको छिल्का आलुको छिल्काहरू बनाएर उसलाई डब्बामा हालेर साझेर पन्ध्र बिस दिन राखेर नमक हालेर बन्द गरेर बाँधेर राखेर मलहरू बनाएर पनि म बिरुवाहरूतिर लगाइदिन्छु अनि गाईको मलहरू पनि लगाइदिन्छु जङ्गली मलहरू पनि लगाइदिन्छु सबै नै बिरुवाहरू मिक्स गरेर लगाई दिँदाखेरि सबै बिरुवाहरू राम्रो हुन्छ राम्रो हरियो हरियै भएर आउँछन् त्यही कारण चाहिँ सबै मिक्स गरेर लगाइदिँदा खेरि चाहिँ सबै कुराहरू राम्रो भएर जान्छ सबै फलफुलहरू पनि राम्रो हुन्छन् बिरुवाहरू पनि राम्रो हुन्छन् सबै मलहरू मिक्स गरेर लगाएर राख्दाखेरि सबै नै राम्रो हुन्छ घरकै मलहरू बनाएर लगाएर बिरुवाहरू उमार्ने कामहरू गर्छु सबै नै सधैँ नै म यही कामहरू गरिबस्छु हेर्छु कुनै पनि सब्जीको छिल्काहरू बाहिर फ्याकदिनँ घरमै सबै सडाएर सबै मलहरू बनाएर लगाएर बिरुवाहरू उमार्ने काम गर्छु